हेलो भाइ म उषा दिदी बोलेको है चिन्नुभयो होला नि तपाईँले म तपाईँको के त रेस्टुरेन्टमा अलिकति अब अर्डर गरिराखौँ भनेको है टेबल पनि बुक्ड गरिराख्छु भाइ मेरो टाढोबट साथीहरू आउँदैछ है फेमिली फ्रेन्डहरू आउँदैछ त्यही भएर अब तपाईँको रेस्टुरेन्टमा लिएर आउने हो भाइ म अर्डरहरू चाहिँ तपाईँको परै आएर गन गर्छु है अनि अलिकति अब ठुलो अब मेरो साथीको आमाहरू पनि छ त्यसै त्यसै भएर तपाईँलाई है अलिकति हस्पिटेलाइजहरू तपाईँको अब राम्रो गरिदिनुहोस् है अनि नानीहरू पनि छ है सा छ सातजना छ मेरो साथीको आमा साथीको हसबेन्ड फ्रेन्ड नानीहरू गर्दा दुइटा टेबलले पुग्छ होला है भाइ अलिकति अब तपाईँले विचार गरिदिनुहोस् अनि अब नानीहरूको लागि चाहिँ फ्रेन्च फ्राईहरू अलिकति ड्राई आइटमहरू तपाईँले गरिदिनुहोस् हो अनि ड्रिङ्क्सहरू कस्तो छ होला है है अब मेरो फ्रेन्डको हसबेन्डले अब ड्रिङ्क्सहरू गर्नुहुन्छ ड्रिङ्क्स अब कस्तो आइटममा छ म परै आएर हेर्छु हो भाइ अनि खाना पनि अब म अहिले तपाईँको लागि टेबल चहिँ बुक गरिराखेको छु दुइटा गरिदिनुहोस् हो अनि अब सधैँ अब म मेरो फेमिलीहरू पनि तपाईँकै रेस्टुरेन्टबाट रेस्टुरेन्टबाट अब है आएर तपाईँकै रेस्टुरेन्टमा खाने हो त्यही भएर म भरै परै आएर अर्डरहरू चाहिँ गर्छु टेबल चाहिँ दुइटा बुक गरिदिनुहोस् अनि अलिकति सफाहरू है सफा सुग्घर चाहिँ होस् सफा त अब तपाईँको सधैँ सफै हुन्छ त्यस्तो त भन्नु पर्दैन है तर पनि अब भर म भरै आएर तपाईँलाई भेटेर खानाहरूको चाहिँ अर्डर गर्छु कस्तो हुन्छ नानीहरूको लागि चाहिँ हो त्यही ड्राई अलिकति ड्राई कुरा र फेन्च फ्राईहरू गरिदिनुहोस् हो अनि ड्रिङ्क्समा कुन चाहिँ छ खानाहरू म परै आएर तपाईँसँग मेनु हेरेर अर्डर गर्छु ल भाइ